ए नमस्कार दाजु ए हजुर छ त खोलेको छु ए लगभग भयो दुई तिन वर्षदेखि सुरु गरेको

कफीको आइटम चाहिँ अब तपाईँको अब त्यही हो अब अहिले चलेको क्याफचिनो छ एउटा अनि तपाईँको अमेरिकेनोहरू छ ए हजुर छ छ त्यो पनि छ हजुर हजुर छ प्रायः मेरोमा जम्मै भेराइटिजहरू नै छ आउनुहोस् न अब यसो समय पाएको बेलामा पस्नुहोस् न मेरो चिया त अब अहिले अब पहिलो अब चिया त अब मेरै अब यस्तै लोकल अब दार्जिलिङ टी राख्छु अब प्रायः अब टुरिस्टहरूले बाहिर घुम्नु आउनेले पनि त्यही खेज्छ दार्जिलिङ टी नै अन्त विशेष कोलकताबाट आएका कतिजना अब हुन्छन् कि टुरिस्टहरू उहाँहरूले दार्जिलिङ टी नै मन पराउनुहुन्छ खोज्छु अन्त अब यता छिमेकी हाम्रो राज्य सिक्किमको तिमी टी भन्ने छ त्यो पनि राख्छु त्यो निकै चल्छ दुईवटा हजुर एकदम अब दार्जिलिङको मकैबारीको त अब हुन त सबैलाई थाहा भएको कुरो हो एकदमै राम्रो छ नि अब यहाँको सबैभन्दा मनपर्ने अब राम्रो टी टी अब मकैबारीकै अब छ होइन अन्त मेरोमा चाहिँ त्यही भेराइटी नै छ मकैबारीकै त्यही भएर अब मैले दुवै किसिमकै छ मेरोमा तपाईँ अब मसिनले बनाएको खानुहुन्छ कि ग्रिन टी खानुहुन्छ कि हाते खानुहुन्छ कि होइन सबै किसिमको छ अब अहिले भ्याई नभ्याई गरेर अब दुई तिनजना स्टाफहरू पनि राखेको छु

पर्यटकहरूले चाहिँ विशेष अब दार्जिलिङ घुम्न आउँदा अब उनीहरूले निकै अब दार्जिलिङकै अब विशेष अब मकैबारीको मेरोमा मकैबारीकै हुन्छ भेराइटी तर अलिकति महँगो चाहिँ छ है त्यहाँको अब जस्तै अरू दोकानमा अब तपाईँले दस रुपियाँहरू पाउनुहुन्छ पन्ध्र रुपियाँ पाउनुहुन्छ नि मेरोमा चाहिँ अब बिसदेखि उभो चाहिँ छ सुरुदेखि बिसदेखि छ उँभो किनभने मेरामा मकैबारीकै छ नि त त्यो अलिकति अब महँगो अनि र पनि खान्छ नि भिड हुन्छन् अब दुई तिनजना स्टाफ राखेको छु भ्याई नभ्याई पो हुन्छ त पुरै एकदमै जय हजुर हजुर अब सुरुसुरुमा चाहिँ मैले अब सोचेको थिइनँ म अब चिया नै बेच्छु भनेर अनि अब पछि अब दार्जिलिङ अब ठन्डा ठाउँ पनि होइन टुरिस्टहरू पनि आइरहने अनि अब बिस्तारै अब एउटा सानो एउटा दोकान खोलेको थिएँ पहिला त अब चिया दोकान नै साधारण अब खोलेको थिएँ यहीँ बजार छेउमा अनि बिस्तारै गर्दै जाँदै गर्दै जाँदा अब राम्रै अब चल्यो भनौँ न अब पहिला पहिला त यो तिमी टी भन्नेहरू सिक्किमबाट आएको पनि थिइन अब साधरण त्यो लोकल दार्जिलिङकै बेच्थेँ पछि पछि अब मान्छेले अब मन पराउँदै गयो होइन मेरो हातको चिया अब राम्रो लाग्छ अब सबै अब गाडी रोकेर पनि मेरैमा खाने मन पराउँदै गयो त्यसपछि अब बिस्तारै बिस्तारै अब मैले भ्याउनु छोडेँ क्या एक्लै अब हुन्छ नि त्यहाँदेखि अब सबैले अब टुरिस्टहरू पनि अब क्या त्यो मकैबारीको उनीहरूलाई पढ्छ नि त थाहा छ होइन त्योहरू पनि खोज्न थाले क्या पछि पछि अनि सिक्किमको तिमी टीहरू पनि अब खोज्नथाले त्यसो गर्दा मैले मगाएँ अब चियाहरू मगाएर पछि बादमा अब बिस्तारै त्यसरी नै अब बढ्दै बढ्दै गयो अब अहिले विशेष म अरू केही बि बिक्री गर्दिनँ अब चिया नै बिक्री गर्छु अब तर अब मेरोमा चाहिँ अब भेराइटी चाहिँ थुप्रै हुन्छ अब तपाईँ हातको खानुहुन्छ कि ग्रिन टी खानुहुन्छ कि अब हुन्छ नि थुप्रै भेराइटिजहरू छ अब अलिकति चाहिँ अब बिस रुपियाँदेखि कप चाहिँ सुरु छ है मेरोमा हरेक कुरामा यस त्यसरी चाहिँ अब उ भयो अब अहिले लगभग अब म बाहिर जाने कुनै निश्चित छैन यही अब पसलमै बसेर मेरो अब जीविका अब चलाउने अब व्यवास्था गरेको छु राम्रै पनि छ अब आयहरू राम्रै छ राम्रै छ राम्रै अब दुई तिनजना स्टाफलाई अब उनीहरूको जीवन पनि चलिरहेको छ यता मेरो आफ्नो जीवन पनि चलिरहेको छ यसरी छ हजुर हजुर हजुर आएर आउनुहोस् न यहाँ बि आउनुहोस् न माथि जय टी स्टल भन्ने छ कि त्यो त्यो सोध्नुहोस् न त्यहाँ छेउ बजारहरूतिर यसो जय टी स्टल भन्नु नि जसले पनि बताइदिई हाल्छ ए अलिक पुड्को पुड्को परेको मान्छे भन्नुहोस् हो आँखा चिम्से चिम्से भन्यो भने चिनिहाल्छ त्यो दाजु भनेर हजुर चिनिहाल्छ ए हुन्छ हुन्छ धन्यवाद हवस् हवस् हुन्छ हुन्छ नमस्कार हुन्छ धन्यवाद हुन्छ